मैले मन परेको जुत्ता थियो बजरबाट लिएको थिएँ कालो जुत्ता त्यो जुत्ता धेरै खप्यो पाँच छ वर्षसम्म लगाएँ पानीमा पनि केही भएन अहिलेसम्म पनि राम्रै छ त्यसको कलर पनि गएको छैन त्यसको सोल पनि गएको छैन अहिलेसम्म त्यो जुत्ता लगाइरहेको छु मलाई मन परेको जुत्ता त्यही हो जस्तो दाम लगाएँ त्यस्तै नै अहिलेसम्म पनि चलिरहेको छ र त्यही जुत्ता हो मलाई सबैभन्दा मन परेको जुत्ता